म मेरो आँगन आँगनको बगैँचामा नै म आफ्नो फल फल फुल फुलहरू र सब सागसब्जीहरू लगाउँछु किनभने मेरो अरू ठाउँमा जग्गा छैन छतमा नि जग्गा छैन त्यसैले म मेरो आँगनमा नै सानसानो गमलाहरूमा अनि प्लास्टिकको बोराहरूमा मल माटोहरू हालेर त्यसमा अलिअलि सानोतिनो साग सब्जीहरू अनि फुल बिरुवाहरू लगाउँछु र म आफ्नो अब खाली समयमा त्यही आँगनमा नै सानो सानो फल फुलहरूको सागसब्जीहरू लगाएर म आफ्नो समयलाई चाहिँ आफ्नो समयको उपयोग पनि गर्छु र साथै घरमा अलिकति सानोतिनो सागसब्जीहरू लगाएर घरमा आफ्नो घर घरको लागि पनि म उसमा सागसब्जीहरू सानोतिनो अलिअलि लगाएर पनि आफ्नो सागसब्जीहरूको प्रयोग गर्न सक्छु